ए हेलो भाइ अच्छा मलाई नि यो जुन चाहिँ कालेबुङ टु एयरपोर्टको अघि बिहान क्या त्यो जुन चाहिँ गाडी गरेको थियो नि ट्याक्सी र तपाईँको ड्राइभर त एकदमै ढिलो आयो त हौ आममामा हेर्नुहोस् न अब ऊ अघि दस बजी आउनु भनेको थिएँ कि ऊ त झन्डै एक घन्टा जस्तो ढिलो आयो अब हेर्नुहोस् त म उता पुग्नु पर्ने सेन्टिकेट उता के अरे कालेबुङको जुन चाहिँ हामी आज उयासमा एयरपोर्टमा पुग्नु पर्ने दुई बजी अब हेर्नु न बाटोमै मेरो दुई बजिसक्यो यहाँ म का सिलगढी नपुगि छु अब यहाँदेखि अझै सिलगढी पुग्नु मलाई आधा घन्टाभन्दा बेसी लाग्छ अब त्यहाँदेखि त्यहाँ पुग्दा मलाई त अन्तखेरि मेरो त छुट्यो त एयरपोर्ट जानु पाएन त म त अन्त अन्त भाइ यो त के गरेको हौ यस्तो भाइहरूको यस्तो प्रकारले पैसा तिरेर हामीले सबै यहाँ ऊ यो गरेर अब यो कामहरू गर्नु पर्छ भनेको त अब मेरो जुन चाहिँ मैले पैला अस्ति एडभान्स दिएको थिएँ मैले भाइ त्यो त म म त मेरो त्यो पैसा पनि फर्किनु पर्छ अब मो रेस्ट पेमेन्ट म दिँदिनँ अब मेरो त किनभने अब ट्रेनै छुट्यो अब मेरो त एयरपोर्ट जाने गाडी नै छुट्यो अब के गर्नु भन्नुहोस् त अब यो मेरो त त्यहाँको पैसा मलाई दिनु पऱ्यो कि त त्यस्को दाम मेरो मेरो सम् म त बर्बाद भए त भाइहरू कस्तो यस्तो लपाइ सानो तपाईँहरूको भुलले हामीले कति ठुलो दुखः पायौँ भाइ एकदमै म चाहिँ तपाईँहरसँग एकदमै म पैसा नदिने पक्षमा छु है भाइ